ए अँ कहिलेतिर आउनु हुन्छ हौ ए तपाईँलाई दार्जिलिङ जाने आइडिया छ कि छैन हौ कुनकुन बाटो गए कताकताबाट पुगिन्छ भन्ने कुरा ए ए होइन यहाँबाट दार्जिलिङ जानुको लागि चाहिँ तिनवटा बाटो छ कि एउटा चाहिँ टिस्टाभेल्ली रोड भएर जान सकिन्छ होइन एउटा चाहिँ पेसोक रोड भएर पनि जान सकिन्छ अनि एउटा चाहिँ बढा मङमाया तकदाह रोड भएर नि जान सकिन्छ तपाईँलाई कुन जा रोड जानु ठिक लागेको छ तपाईँलाई त्यस्तो रोड जानु भयो भने चाहिँ तपाईँ टिस्टाभेल्ली रोड भएर जानुभयो भने सत्ताइस माइलबाट उक्कालो एनएचपिसीबाट उक्कालो लाग्नु पर्छ कि एकदम टिस्टाभेल्ली गेल मामरिङ जिम्लाङ पुपुङ रङ्ली टि गार्डन भेट्दै जान्छ क्या अँ चियाबारी भएकोले गर्दा अँ तपाईँलाई कस्तो खालको ठाउँ घुम्नु मनपर्छ अँ तपाईँलाई त्यसो भए टिस्टाभेल्ली रोड जानुभयो भने साई मन्दिरहरू भेट्नु हुन्छ दुर्गा मन्दिर भेट्नुहुन्छ गुम्बा हो चर्चहरू भेट्नुहुन्छ त्यस्तो छ है

सर भन्नुहोस् न होइन यता पेसोक रोड पनि नराम्रो छैन नि अलिकति उक्कालो पर्छ गाडीलाई हेम्पर पर्छ भनेर मात्रै कि अँ त्यहाँ पनि अब चियाबारी हजुर अरे तपाईँ पेसोकको त कुरै नगर्नुहोस् बर्सात में एक रात प्यार भरा दिल भन्ने हिन्दी फेमस फिल्म सुटिङ भएको ठाउँहरू हो त्यो तपाईँको त्यहाँ गुम्बा डाँडा क्या पेसोकको गुम्बा डाँडा एकदम राम्रो ठाउँ छ नि हौ पेसोक त कि तपाईँ अझै पेसोकमा चाहिँ के छ भने तपाईँ पेसोकमा झर्नु भयो भने लप्चु पेडा पाउनुहुन्छ हो ग्यारन्डल जुस पाउनु हुन्छ लप्चुमा लप्चु खजुर पाउनु हुन्छ अन्त के अरे तिताउराहरू मिठो मिठो पाउँछ के अरे गोरु सुँगुरको मोमोहरू दामी दामी हुन्छ नि त त्यो मैले भन्दाखेरि त मेनु बताउँदाखेरि त तपाईँलाई त राल आयो होला है मुखमा है अब तपाईँ तपाईँ आउनु चाहिँ होस् न म घुमाइ दिन्छु नि ल पेसोक रोड कुनकुन रोड भन्नुहुन्छ म सबै पुऱ्याइ दिन्छु नि हुन्छ हुन्छ आउनुहोस् न ल मलाई खबर गरिदिनुहोस् भइहाल्छ